दाजु तपाईँलाई मैले हिजो हिजो क्याब बुक गरेको थियो ब्याङ्क जानको लागि खोई तपाईँ त अहिलेसम्म आइपुग्नै भएन तपाईँलाई पर्खिँदा पर्खिँदा लेट हुने बेला लागिसक्यो लेट हुनु लागिसक्यो दस बजी पुग्नुपर्ने दस बज्न पाँचै मिनट छ त्यसले गर्दा छिटो आउनुहोस् न तपाईँ त्यो छिटो आउनुहोस् यस्तै ढिलो हुन्छ होइन क्याब हिजै नै बुक गरेको तपाईँले त अझै लेट पो गर्नु भयो त्यसले गर्दा छिटो आउनुहोस् जान लेट भइसक्यो ब्याङ्कमा पनि लइन बेसी भइसक्यो होला ब्याङ्कमा पनि लाइन बेसी भइसक्यो होला छिटो छिटो छिटो गरेर आउनुहोस् कहाँ हुनुहुन्छ तपाईँ अहिले दाजु छिटो आउनुहोस् पर्खिनु बाटोमा पर्खिँदा पर्खिँदा थाकिसकेँ घाम पुरा लागिरहेछ गरम भएर हालत खराब भइसक्यो दाजु छिटो आउनुहोस्